ए तपाईँहरूको तिर फार्म फार्मरहरू हुन्छ है फार्मिङहरू ए अहिले कस्तो कस्तो चाहिँ हुन्छ हौ खेतीपातीहरू हजुर हजुर हजुर हजुर हजुर ए हजुर

ए तपाईँहरूले चाहिँ कसरी गर्नुहुन्छ हजुर हजुर हजुर ए राम्रै हुन्छ खेतीपाती चाहिँ ए हजुर